हेलो अँ तपाईँ मुकेस सर बोल्नुभएको हो हजुर अँ सुन्नुहोस् न तपाईँको एक दुईवटा कम्प्लेन आएको थियो अनि तपाईँले अलिक स्टुडेन्टहरूलाई अलिक स्टुडेन्टहरूले पढाएको बुझेको छैन अरे तपाईँको अब के कस्तो पढाउनु हुँदैछ के पढाउनु हुँदैछ स्टुडेन्टहरूले अलिक म्याथ्सहरू बुझेको छैन अरे भन्ने कम्प्लेन आएको थियो अफिसमा अनि तपाईँ हजुर हजुर अनि अहिले अँ अन्त तपाईँले उयोहरू चाहिँ फर्मुलाहरू चाहिँ कति कतिवटा सिकाइसक्नुभयो कहाँ पुग्नुभयो म्याथ्सको ए ठिकैछ अलिकति अब अलिक टाइम अँ हजुर भन्नु हजुर ठिकै छ अब रिभाइज गरेर चाहिँ स्टुडेन्टहरूलाई सोध्दै अब उनी स्टुडेन्टहरूकोले पनि बुझ्नुपर्यो पढाएको हो कि होइन भन्नुहोस् त हामीले यस्तो स्कुल यस्तो रेप्युटेसन स्कुल छ स्कुलको नाम पनि खराब हुन्छ होइन त अब त्यो तपाईँहरूले याद गर्नुपर्यो एउटा अब किनभने स्कुलको एउटा डेकोरम पनि बिगार्नु भएन अनि तपाईँको के छ अरू आज अनि तपाईँको ए क्लास फाइभकोलाई तपाईँले यो साइन्स त पढाउनु हुँदैथियो ए ठिकै छ एक्जाम तपाईँको अब के छ भने अहिले तपाईँको भर्खर अब स्कुल उयो भएको समर भेकेसन भएर लागेको अब अलिक पिछे एक महिना पिछे हुन्छ तपाईँ अहिले रिभिजन रिभिजन चाहिँ मजाले गराइ दिनुहोस् के केही प्रब्लम हुन्छ तपाईँ आएर अफिसमा भन्न सक्नुहुन्छ अब हजुर हजुर अब त्यही त कम्प्लेनहरू चाहिँ अब बार बार नआओस् हामीलाई पनि प्रब्लम हुन्छ है त्यो कुरा तपाईँले याद गर्नुपर्छ हुन्छ त्यही त अब एउटा अब तपाईँले अब राम्ररी सिकाइ दिनुभयो भने आउने नानीहरू पनि अब राम्ररी सिक्छ होइन अब गुरुबाउ गुरुबाउ राम्रो छ भने त अब छात्र छात्राहरू पनि राम्री राम्रो हुन्छ क्वेसन पेपरहरू सेट भइसकेछ तपाईँ रिभिजन गर्दै गर्नुहोस् कहिले एक्जामको डेट आउँछ म तपाईँलाई भन्छु त अँ सिलेबस सिलेबस अँ के के हुन्छ कसो कसो हुन्छ म पठाइ दिइहाल्छु अँ मेरो मेनेजरले पठाइदिन्छ तपाईँलाई तपाईँले त्यहाँ रिसिभ गर्नुहोस् त्यही त म अहिले अलिकति बाहिर पनि छु त्यही कम्प्लेनहरू आएको थियो त्यहाँदेखि अब त्यही त तपाईँलाई कल गरेको नि तपाईँ भोलिदेखि चाहिँ यसो बिहान क्लसामा क्लासमा आउँदाखेरि नानीहरूलाई बिहान एकताल सोध्नुहोस् के हुन्छ कसो हुन्छ होइन तब त्यो कुराहरू हुन्छ हुन्छ अब के हुन्छ कसो हुन्छ अब अफिस अफिसमा अपडेट दिँदै गर्नुहोस् न अनि तपाईँहरूको टिचरहरू कतिजना छ तपाईँहरू कतिजनाले पढाउनु हुन्छ क्लास फाइभमा कतिजना छ तपाईँहरू म्याथ्स तपाईँले पढाउनु हुँदैछ साइन्स तपाईँले पढाउनु हुँदैछ अरू ए ठिकै छ ए ठिकै छ ठिकै ठ अलिकति अब टिचारहरू पनि त्यही त अब तपाईँले त राम्रै पढाउनु हुन्छ अरू टिचारहरूलाई पनि यसो चेन्ज गर्नुपर्छ होला हो अब त्यो कुराहरू अब त्यही म अब आएर अब अलिक म अहिले अलिक बाहिर छु आएर म मिटिङ गर्छु मिटिङ गरेर त्यहाँदेखिन रिभिजन के हो कसो हो त्यो डिसाइड गरौँ न हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ राखेँ